संस्कृत वा अङ्ग्रेजी जस्ता अन्य भाषाहरूबाट नेपाली भाषा धेरै मात्रामा प्रभावित भएको छ किनभने हालको समयमा या वर्तमान समयमा नेपालीभाषीहरूले नेपाली भाषा शुद्ध रूपमा प्रयोग नगरी त्यसमा संस्कृत अङ्ग्रेजी वा हिन्दी जस्ता भाषाहरूलाई पनि मिसाएर बोल्ने गर्छन् जस्तै हामीले नै दिनहुँ गरिरहने कार्यहरूमा पनि हामीले प्रयोग गर्ने भाषा हामा पनि हामीले अङ्ग्रेजी भाषालाई जानी नजानी भए पनि प्रयोग गरिरहेकै हुन्छौँ संस्कृत भाषाका शब्दहरूलाई पनि जानी नजानी भए पनि प्रयोग गरिरहेकै हुन्छौँ यसले नेपाली भाषामा धेरै प्रकारको नै अशुद्धता ल्याएको छ त्यसैले गर्दा आजको यो समयमा नेपाली भाषा चाहिँ अन्य भाषाबाट धेरै मात्रामा प्रभावित भएको मानिएको छ